खैर नेपाली भाषाले भारतमा एक महत्त्वपूर्ण भूमिका खेल्दछ होइन यसले अब पश्चिम तराईबाट कति पूर्व रेली तराईसम्म फौलिएको छ यो नेपाली भाषा इन्डियामा चाहिँ भारतमा सिक्किम दार्जिलिङ होइन कालिम्पोङ भाद्रपुर झापा यस्ता भागहरूमा नेपाली भाषा बोलिन्छ पनि लेखिन्छ पनि र सुनिन्छ पनि यो जग्गाहहरूमा चाहिँ भारतको यो भागहरूमा यसका कारणले नेपालीलाई भारतका उत्पन्न बसेका र मातृभूमिका भएको र जन जनताहरूले पनि प्रयोग गर्दछन् सिक्किम सिक्किम राज्यले त नेपाली भाषालाई अब एउटा आधिकारिकता प्रदान पनि गरेको छ नेपालीलाई अङ्ग्रेजीसँगै आधिकारिक भाषा मान्छ अब एउटा अङ्ग्रेजी जस्तै एउटा लेभल दिएको छ नेपाली भाषालाई पनि त्यसरी पढ्न पाइन्छ लेख्न पाइन्छ होइन सिक्किमले चाहिँ त्यस्तो एउटा अधिकार दिएको छ शिक्षा र सञ्चारमा अब प्रयोग हुन्छ यो चाहिँ यसैले सिक्किमलाई एक के भन्छ प्रमुख नेपाली भाषाको केन्द्रबिन्दु बनाएको छ सिक्किमका नेपाली भाषा प्रयाग गर्नेको लोकको सङ्ख्या धेरै छ र तिनीहरूले आफ्नो मातृभाष् मातृभाषामा शिक्षा प्राप्त गर्दछन् तर अब भारतमा चाहिँ अब त्यस्तो छैन जस्तै सिक्किमले जस्तो सिक्किममा त्यसरी शिक्षा र सञ्चारको लागि अब प्रयोग हुन्छ भारतमा सबै जग्गाहरू तिर हुँदैन तर अब यो पश्चिम भारतको पश्चिम जग्गामा चाहिँ अब अङ्कमा भागहरूमा चाहिँ नेपाली भाषालाई चाहिँ एउटा प्रमुखता दिएको छ एउटा त्यस्तो कस्तो भन्नु अब एउटा एउटा प्रमुख भाषा हो भनेर चाहिँ अब मानेको छ त्यस्तो त्यो पनि अब दार्जिलिङ कालिम्पोङहरू जग्गा त्यस्तो जग्गाहरूमा मात्रै अब यो नेपाली भाषा बोलिन्छ पढिन्छ त्यसो डल्लै भारतले चाहिँ अब नेपाली भाषा पढ्नै पर्छ चाहिँ छैन तर सिक्किम देशमा चाहिँ यो एउटा नेपाली भाषा चाहिँ एउटा एकदमै प्रमुख भाषा भइसकेको छ के सबै बोल्छ पनि यही बोल्छ पनि यही लेख्छ पनि यही भाषामा सबै कुरा गर्नु पनि पाउँछ